हेल्लो ओए पिकनिक जानुपर्छ भनेर थाहा छ ए अनि त त्यो पिकनिक जाने त अनि त प्ल्यान त बनाइसक्यो नि त होइन ए अँ अँ अँ अँ ए अँ अँ म त चाहिँ अब गरम हुन्छ होइन अनि त जामा लगाऊँ भनेको तँ के लाउँछस् अँ अँ ए अँ अँ ए अँ त्यही त हो नि अनि त फेरि त्यो गरम पनि त हुने हो ए अँ अँ अँ त्यहीँ त जाने हो नि इदेन आए इदेनहरूको इदेन भयो याङ्छेनहरू भयो अनि तिनीहरूको होला हौ अँ जान्छ भन्दै थियो अँ उनीहरू गयो भने पनि राम्रै हो अँ मलाई पनि मन पर्दैन होस् भए पनि उनीहरू त जाँदैन पनि उनीहरूले दुःख पाउँछ हौ त्यही त मलाई पनि कहाँ मन पर्छ के अँ आइज न अनि त लगा न अनि त अँ अँ अँ ए अँ अँ अँ ए ए अँ अँ ऊ त राम्रो छ नि त अब अँ अँ अँ अँ ए अँ

अँ ल लानु हुँदैन कि तर हाम्रो त पुग्यो पनि होला हौ किनभने हामी चारवटा फ्यामिली भए भनेपछि पुग्छ नि त अनि त अँ ठिक भन्नु थियो अब राम्रो टाइममा जानु अँ अँ अन्त खोलामा पनि मजा मजा गर्नु परेन अनि खोलाको छेउमा गएर ल अँ भन् न ए अँ अँ भन्दै थियो त्यही त ए अँ अँ त्यो भनिदिएको छ ल मलाई पनि आमाले बोलाउँदैन ल ल